मैले अस्ति सेल्समा डस्टबिन किनेको थिएँ अलिक राम्रो लाग्यो मलाई अनि डस्टबिनको त धेरै युजहरू हुन्छ अन्त त्यही कारण मैले किनेको थिएँ अन्त अलिक खप्ला जस्तो पनि लाग्यो राम्रो थियो डस्टबिन चाहिँ त्यति